बिरुवा कुनै पनि रुख कुनै पनि चिजको बिरुवा उमार्नको लागि हामी प्रायः कालो माटो प्रयोग गर्ने गर्छौँ अनि त्यो कालो माटोमा चाहिँ हामी बिरुवाहरू उमार्नको लागि एकदम अर्ग्यानिक गाईको गोबर नै गाईको मल नै प्रयोगमा ल्याउँछौँ